हेलो भाइ सजल बोलेको सजल तिमी आउ न हौ कहाँ भनेको होइन हौ सधैँ मलाई उठाउँछ नि यहाँ हौ रोसन राईको घरको छेउमा हौ नैना दिदीहरूको त्यहाँनिर अँ म यहीँ उभिराखेको छु आउ न हौ तिमी छिटो ल अँ डक्टरकोमा जानुपर्छ आउन ल ल म उभिराखेको छु कतिबेला आउँछ होला हौ यो डा मगाउन बोलाउनु त बोलाएँ कतिबेला आउँछ होला अहिले डक्टरलाई फेरि एपोइन्टमेन्ट त लिइराखेको छु फुत्तै डक्टर गइदियो भने फेरि खोइ आज त पिरै छ ए आयौ आयौ लु लु लु चडिहालेँ है म लु लु अँ जाउँ त भाइ यतैबाट जाउँ न दस माइलबाटै ए लु हो अब यी यस्तो पो छ त जत्तिबेला हतार त्यत्तिबेलै यो जाम हो हो हो नि सजल जहिले पनि यस्तै हुन्छ जाम त यस्तै हो नि तिमीलाई थाहा छ त झन् आज त चौध अगस्ट अँ भोलि पन्ध्र अगस्ट जाम त किन नहुनु बिस्तारो लैजाउ है आ ठोकिन्छ मान्छेको भिड त्यस्तै छ अलिक बिस्तारो गर है यहाँ आफू पनि मर्ने बेला भइराखेको बेलामा नहँसाउ है चुप लागेर गाडी चलाउ अगाडि हेरेर आ तिमीहरू यङ केटाहरू त्यही त हो नि हौ केटीहरूको लागि मात्रै हेर्छ कहाँ हुन्छ हो हौ हो हो अँ लु लैजाउ लैजाउ लैजाउ आमामामा लु हो हेर त सजल यो दस माइलमा के भएछ सोध त त्यहाँ अगाडि सोध न सोध ए ला बाटो बनाउँदैछ हरे ला अहिले नै टालटुल गर्ने परेको अहिले नै आजकै दिनमा आजको दिनमा हेर त मान्छेहरू कति भिड कहाँ कहाँबाट आउँछ उ नानीहरू हेर्नु त उ प्रयाक्टिस गरेर मेला ग्राउन्डबाट फर्किँदैछ भोलिको दिनको लागि आम्मा हो यो दस माइलमा कहिले पुग्नु हौ आहा मेरो त सजल डक्टर त जान्छ जस्तो छ है यो भिडले त ल न अब बिस्तारो बिस्तारो अँ अँ अँ अँ अब यो बाटो भएन भने खोइ अर्को बाटो कताबाट जानु त हौ अलिक घुमाएर जाउँ भन्यो भने पनि खोइ डम्बरचोक निक्लिनु कताबाट अँ हौ छोरा साह्रै पऱ्यो नि हौ औ बहिनी खोलिएछ बाटो कस्तो नबोलिकन हिँडेको हौ औ भाइ औ भाइ सुन्नु नि अँ अँ अँ त्यो बाटो अलिक खोल्लिएछ ए खोलिनु आँट्यो ए हुन्छ हुन्छ सजल खोल्लिनु आँट्यो हरे है लु है लु बल्ल बल्ल लु लु लु बामे सरेर भए पनि जाउँ है छिटो छिटो खोइ के गर्नु र हौ यस्तै छ हाम्रो यो कालिम्पोङको बाटो पनि खाल्डा र खुल्डी हो अहिले रिपेयरिङ गर्ने बेला पनि यही नै हो भोलिको लागि देखाउनै पऱ्यो अब उनीहरूको पनि आफ्नो आफ्नो समस्या छ मेरो पनि आफ्नो आफ्नो समस्या छ छोरा खोइ के गर्नु र हो अब त्यस्तै त हो अँ ल ल ल ल जाउँ अब हुन्छ हुन्छ हुन्छ अँ मलाई यहीँ नै यहीँ नै यहीँ नै छेउमै रोकिदेउ न यहीँ नै छेउमै म यहीँ डक्टरकोमा जान्छु है कुन चाहिँ डक्टर भनेको ए होइन हौ यहाँ हाम्रो पी भुसन राई क्या हो हस्पिटलको हुनुहुन्छ नि फिजिसन उहाँलाई देखाउनु हाम्रो त पहिलादेखि उहाँलाई देखाउँछु नि मिठो बोली उहाँको त आधा बिमार मिठो बोलीले नै जाति हुन्छ दबाई के खानु र यति राम्रो हुनुहुन्छ तिम्रो पनि कोही छ भनेदिखि भन्नु है उहाँ साइज्योतिमा बस्नुहुन्छ अन्त पी भुसन राईलाई देखाउनु भनेर भन्नु ल हुन्छ सजल हुन्छ हुन्छ थ्याङ्क यू थ्याङ्क यू ओके ओके